मेरो इच्छा चाहिँ छ कि भविष्यमा भयो भने आफ्नै एउटा कम्पुटर इन्स्टिट्युट खोल्न सकुँ र त्यसलाई जमाइसकेर राम्रो पाराले जम्यो भने राम्रो चल्न थाल्यो भने चाहिँ अझै त्यसको ब्रान्चहरू खोल्ने इच्छा छ छेउछाउतिर जस्तै मेरो अब कालिम्पोङमा पहिला सुरू गर्ने प्लान छ इच्छा छ त्यसको पछि खरसाङमा दार्जिलिङमा या छेउछाउतिर मङसन मङसनहरूतिर त्यस बस्ती एरिया छ त्यहाँ तर अब कुनै इन्स्टिट्युटहरू छैन मैले सुनेको त्यहाँको मान्छेहरू कहाँ कहाँ टाढो जान्छ अरे सो मेरो अब त्यहाँ आफ्नै इन्स्टिट्युट छ भने मेरो ब्रान्च छ भने स्टुडेन्ट त्यहाँ आएर सिक्न सक्छ अरू मेरो प्लान जतिसक्दो एजुकेसन चाहिँ कम्तीमा ना अरू अब यहाँ ठुलठुलो इन्स्टिट्युटहरू छ कतिवटा तर उनीहरू एकदमै महँगो छ आम मान्छेले सिक्नु सक्दैन तर मेरो इच्छा चाहिँ छ कि म अलि कम्ती दाममा ठिकैको रिजनेबल दाममा चाहिँ उनीहरूलाई राम्रो क्वालिटीको राम्रो शिक्षा दिन सकुँ मैले एमएससी कम्प्युटर साइन्स लिएको र मलाई मास्टर डिग्री छ मेरोमा कम्प्युटरको तर म चाहँदिन कि म त्यसलाई धेरै पैसा कमाउँ मेरो इच्छा छ कि अलिकति सोसल वर्क पनि होस् यहाँका मान्छेलाई यहाँको जनतालाई अलिकति हेल्प पनि होस् र मलाई पनि अलिकति इन्कम होस् र साथैमा अगर सक्सेस भयो कम्प्युटर इन्स्टिट्युटहरू ब्रान्चहरू खोलेर राम्रो सक्सेस हुन्छ एउटा अझै इच्छा चाहिँ छ फ्युचरमा कि आफ्नो एउटा सानो भए पनि एउटा आफ्नो स्कुल खोलुँ जस्तै यहाँ स्कुलहरू छ यहाँ प्राइभेट स्कुलहरू एकदमै महँगो छ पढाइ त राम्रो छ तर एकदमै महँगो छ एउटा लो लेभलको लेबर टाइपको मान्छेहरू या आम मान्छेहरूले त्यस्तो स्कुलमा पढाउन सक्दैन सो मेरो चाहिँ इच्छा छ कि एजुकेसन फिल्डमा चाहिँ म जतिसक्दो कम्ती दाममा एउटा प्राइभेट स्कुलजस्तो क्वालिटी दिएर प्राइभेट स्कुलको जस्तो टिचरहरू राखेर उनीहरूलाई टिचरलाई चाहिँ राम्रो सेलरी दिने जतिसक्दो तर स्टुडेन्टहरूकोबाट चाहिँ निकै सरकारी स्कुलमा जति फी छ त्यो लेभेलको फी लिएर लिएर उनीहरूलाई हाई क्वालिटी हाई एजुकेसन दिने इच्छा छ र राम्रो फेसिलिटी भएको अलग अलग एउटा आफ्नो अलग कम्प्युटर ल्याब निकै कमसेकम पच्चिस तिसवटा कम्प्युटरहरू होस् एउटा राम्रो खालको लाइब्रेरी होस् जसमा चाहिँ सबै टाइपको बुक होस् उनीहरूले काहीँ खोज्नु नपरोस् र उनीहरूको लागि एउटा कुनै स्पोर्टसको लागि एउटा ठुलो ग्राउन्ड होस् त्यसमा उनीहरूले खेलकुद गर्न सकोस् र अगर भयो भने अझै अगर फाइनेन्सियल सपोर्ट पाएँ भने सानो एउटा स्कुलमा जिम खोल्ने ताकि जो जिम गरेर आफ्नो धेरै या कतिको इच्छा छ कि म राम्रो जिम गरेर मिस्टर इन्डिया या मिस्टर कालिम्पोङ हुँदै अगाडि बढ्दै जाउँ उनीहरूको लागि त्यो फिल्डमा पनि अगाडि केही गर्न सकुँ म त्यस्तो इच्छा छ र पढाइको साथसाथमा यस्तो एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा पनि जस्तै अब कोडिङहरू भयो अहिले कोडिङको डरलाग्दो उत्यो छ तर पछि गएर यो यो फिल्डमा अलगै स्पेसलाइजेसनहरू गर्न पनि इच्छा छ स्टुडेन्टहरूले त्यस्तो गरेर आफ्नो फ्युचर राम्रो बनाउन सकोस् र यहाँ स्कुल छन त निकै छ तर कतिवटा कुरा अहिले पनि ठिक छैन जस्तै यहाँ कतिवटा नानीहरू बिग्रिँदैछ कतिवटा कुराले जस्तै अब सिगरेट ड्रग्सहरू के के कति ठाउँ छ यस्तोहरू राम्ररी त्यो गाइडेन्स भएको छैन यहाँ कालिम्पोङमा हाम्रो स्कुलतिर कुनै साइकोलोजी हो यस्तोहरू छैन म चाहन्छु साइकोलोजी टिचरहरू होस् जस्तै काउन्सिलिङ साइकोलोजी काउन्सिलिङहरू होस् अनि साइकाट्रिस्टहरू होस् त्यो यहाँ धेरै ल्याक छ यहाँ छैन हाम्रो यहाँ कालिम्पोङ जस्तो ठाउँमा र यही प्लान छ कि म कालिम्पोङमै बसेर कालिम्पोङ दार्जिलिङ खरसाङ यो छेउछाउतिरको जे जे स्कुल या कम्प्युटर इन्स्टिट्युटहरू खोलेर चाहिँ यहाँको मान्छेलाई शिक्षित बनाउनु र शिक्षा उनीहरूले राम्रो पायो भने उनीहरूले सही निर्णय लिनुसक्छ सही निर्णयले समाज अगाडि बढ्छ झोड झगडा विशेष त्यो अनपढहरूले गर्छ पढेको मान्छेहरूले यो झगडासगडा गर्दैन उनीहरू आफ्नो धुनमा बस्छ एकदोस्रा मिलेर कसरी समाजलाई बढाउनुसक्छ अगाडि बढाउनसक्छ डेभ्लप कसरी गर्नुसक्छ त्योपट्टि लाग्छ यो मेरो यही इच्छा छ कि मान्छेहरू झगडा नपरोस् कुनै किसिमको जातभाव नराखोस् कुनै भेदभाव नराखोस् ठुलो सानो एकदम यस्तो सो यो सबै त्यति बेलै हट्छ जब उनीहरूले राम्रो एजुकेसन पाउँछ सो मेरो यही फ्युचर प्लान छ कि आफ्नो कम्प्युटर इन्स्टिट्युट होस् र कुनै एउटा सानो भए पनि प्राइमेरी स्कुल भए पनि प्राइमेरीदेखि अगाडि सेकेन्डरी पनि इच्छा छ तर कमसेकम पहिला प्राइमेरी स्कुल चाहिँ खोलुँ यति नै हो मेरो इच्छा